हेडफोन चलाउँदा अलिकति मेरो कानमा बिस्तारै समस्या बढ्न थाल्यो तर यसले अरू छर छिमेकीलाई छेउमा बसेको मान्छेलाई केही असर नपर्ने हुनाले त्यो पक्ष पनि राम्रो लाग्यो धन्यवाद